हाम्रा ग्रामीण समुदायका युवाहरूले भानु जयन्ती जस्ता कार्यहरूमा हालका वर्षहरूमा पारम्परिक नृत्य नृत्यहरू पेस गरेका छन् जसमा युवा युवतीहरू दौरा सुरुवाल ढाका टोपी है गुन्यु चोलो लगाएर उनीहरू नृत्य प्रदर्शन गरेरै गरे गरेर है मनोरन्जन मनाउँदै आइरहेका छन् अनि अब हामीले आफ्नो आफ्नो पारम्परिक पोसाकहरू लगाएर जस्तै गुन्यु चोलो भयो दौरा सुरुवाल अनि तामाङ सेलोहरू लगाएर है नृत्य प्रदर्शन गरेर उनीहरूले आफ्नो सांस्कृतिक इतिहास बढाएर उनीहरूको इतिहास देखाएर है अहिलेसम्म उनीहरूको संस्कृति जोगाउँदै आएका छन् अनि आउँदो पिँढीहरूलाई पनि उहाँहरूले अझ उनीहरूको प्रदर्शन प्रदर्शनी देखाएर उहाँहरूले अरूको इच्छा उत्सुक्ता बढाएर उनीहरूको कल्चरलाई अघि बढाएर लगिरहेका छन्